मैले जुन गुगल वा नक्साको जुन प्रयोग छ त्यो धेरै धेरै भन्दा बहुत कम नै उयो गरेको छु इस्तेमाल गरेको छु किन भन्दाफेरि गुगलमा धेरै नक्साहरू जुन हुन्छ जुन चित्रहरू हुन्छ त्यो के हुन्छ भन्दाफेरि तपाईँको धेरै नै युज गर्ने पनि प्रयोगमा ल्याउने पनि हुन्छ धेरै प्रयोगमा ल्याउने पनि हुन्छ र धेरै उयो गर्ने पनि हुन्छ तपाईँको युज नगर्ने खाले पनि हुन्छ त्यसले गर्दाखेरि मैले धेरै भन्दा धेरै कम्तीमा प्रयोग गर्छु जस्तो कि म आफ्नो नानीलाई घरमा पढ्न बसाउँदाफेरि उसलाई यो स्कुलको जस्तो उसको कुनै प्रोजेक्ट छ भने कुनै पनि उयो छ भने त्यसमा उसलाई हेल्प गर्नुको लागि नक्साहरू देखाउँछु उसलाई राम्रो राम्रो जस्तो दुनियाँको उयो वर्ल्डको नक्साहरू देखाउँछु त्यो सबमा उसलाई उयो कहाँनेर कुन राज्य कुन चाहिँ देश छ कुन चाहिँ उयो छ कुन चाहिँ महादेशहरू छ त्यो सब म उयो गर्छु र त्यसमा स्कुलमा जस्तो म स्कुलमा पढाउँदाखेरि टिचर गर्दाफेरि पढाउँदाखेरि जस्तो म मेरो सब्जेक्टमा जियोग्राफीमा जस्तो म के गर् कुनै वर्ल्डको म्यापहरू देखाउँछु उनीहरूलाई जस्तो सूर्यमन्डलको बारेमा पढाउँदा फेरि सौर्यमन्डलको बारेमा पढाउँदा फेरि उनीहरूलाई त्यो त्यसको म्यापहरू देखाउँछु जसले गर्दा के हुन्छ नानीहरूलाई सजिलो हुन्छ धेरै ज्ञानहरू उनीहरूले पाउँछ र जुन चाहिँ नक्सा जुन उसको सहायताले चाहिँ उनीहरूलाई पढ्नुमा धेरै नै मदत हुन्छ पढ्नुमा उनीहरूलाई सहायता हुन्छ जसले गर्दा उनीहरू अगाडि बढ्नु अझ उनीहरूलाई सुविधा हुन्छ त्यो प यो पढ्नुको लागि उनीहरूलाई त्यो च्याप्टर पढ्नुको लागि उनीहरूलाई धेरै नै सजिलो भइहाल्छ हुनु त कति किसिमले नक्साहरू धेरै नै कतिवटा त राम्रो पनि हुन्छ कतिवटा नराम्रो पनि हुन्छ सोचेर ल्यायौँ भने हामीले आफ्नो जीवनमा कतिवटा उयोहरू गुगलको सहायताले कति चिजहरू हामी राम्रो पनि हेर्न नै सक्छौँ र कतिवटा चिजहरू हामी नराम्रो पनि देख्न सक्छौँ त्यो आफ्नो इच्छा अनुसार आफ्नो सुविधा अनुसार आफूलाई जस्तो लाग्छ कि यो चिज मेरो लागि राम्रो हो र मलाई यस्तो उयो गर्नु पर्ने भन्दाफेरि चाहिँ त्यो हामी त्यहाँनेर खोजेर निकाल्न सकिन्छ भनौँ भने एक किसिमले गुगलको इस्तेमाल त हाम्रो लागि राम्रो पनि हो नराम्रो पनि हो र राम्रो भन्नाले नानीहरूले धेरै ज्ञानहरू सिक्नु पाइन्छ हामीले धेरै उयोहरू सिक्नु पाइन्छ र जुन नक्साहरू हुन्छ त्यसको सहायताले हामी दुनियाभरिसित दुनियाभरिमा के कहाँ कस्तो छ कुन जग्गा कहाँ छ कुन चाहिँ ठाउँ कहाँ छ त्यो पनि हामी गर्न सक्छौँ जस्तो ताजमहल कस्तो छ भनेर त्यसको नक्सा हामी गुगलमा खोज्यौँ भने हामीलाई ताजमहलको बारेमा देख्न पाउँछौँ त्यो कस्तो खाले छ त्यसको जुन आकार छ जुन आकृतिहरू बनाएको छ को कुन कुन चाहिँ कसरी उयो भएको छ त्यो सब देख्न पाइन्छ जस्तो कुनै म्यापमा हेर्यौँ भने कुनै वर्ल्डको म्यापमा हेर्यौँ भने कुन देश कहाँनेरि छ कुन महादेश कहाँनेर छ त्यो हामीले गुगलमा त्यसको नक्सा सर्च गर्यौँ भने त्यो देख्न पाइन्छ त्यसो गरेर हेर्दाफेरि एक किसिमले गुगलमा हामी धेरै नै गुगलको नक्साले हामीलाई धेरै नै सहायता पनि गर्छ मदत पनि गर्छ र जति सक्दो म चाहिँ यसरी नानीहरूलाई पढाउँदाखेरि चाहिँ त्यसरी चाहिँ गुगलको नक्साहरू भयो गुगलको जुन उयोहरू हुन्छ त्यसको उयो खोजी गरेर चाहिँ नानीहरूलाई देखाउँछु र गुगलको नक्सामा भनौँ भने धेरै किसिमको चिजहरू पनि आउँछ एक यता दैनिक जीवनमा हामी जुन सधैँभरि युज गर्ने चिजहरू पनि हामी युज गर्न सकिन्छ त्यहाँनेर हेर्न सकिन्छ त्यसको चित्र त्यसको उयोहरू र आफ्नो दैनिक उयसमा जस्तो कुनै फुलको फुल चिनाउनु छ नानीहरूलाई भने पछि त्यसको नक्सा उयो त्यसलाई भनेर त्यसको नक्सा पनि हामी गुगलमा सर्च गरेर हेर्न सकिन्छ गुगलमा खोज्न सकिन्छ त्यो फुललाई नानीहरूलाई चिनाउन सकिन्छ कि यो फुल यस्तो अब जस्तो भनौँ भने मैले अब कुनै सन फ्लावर कुन हो भन्दाफेरि अब त्यसको मैले गुगलमा सर्च गरेर नानीहरू यस्तो हो सन फ्लावर यस्तो हुन्छ भनेर चाहिँ सुरजमुखी फुल यस्तो हो भनेर चाहिँ मैले देखाउनु सकिन्छ त्यसरी हामी अब हाम्रो राष्ट्रिय जहाँ उयो के हो त्यो चिजको नक्सा हामी देखाउँछ कस्तो खाले देखिन्छ त्यो देखाउनु सकिन्छ हाम्रो समुद्र सागरहरू कस्ता कस्ता कत्रा कत्रा छन् कस्तो छन् त्यो सबको उयो गर्न सकिन्छ त एक किसिमले सोचेर ल्याउनु हो भने गुगलमा जुन नक्साहरू हुन्छ जुन उयोहरू हुन्छ त्यहाँ हामीलाई धेरै किसिमले मदत पनि गर्छ हाम्रो सहायता पनि गर्छ र हामी टिचरहरूले पढाउनुलाई धेरै नै हेल्प पनि हुन्छ मदत पनि हुन्छ